दार्जिलिङ जिल्लाका मानिसहरूले पछ्याउने पेसाहरू होमस्टे व्यवसाय फास्ट फुड लुगा सिलाउने खाना पकाउने कुकिङ केश काटने सेलुन राजमिस्त्री काम गरेर जीवनयापन गर्छन् यही रोजगार गरेर यहाँका मानिसहरूले आफ्नो जीविका चलाइराखेका छन्